हेलो सन्चिता बहिनी तपाईँ लाइफ स्टाइलवाट बोल्नु भएको है तपाईँको दोकानबाट अस्ति मैले कुर्ती ल्याएको थिएँ नि साह्रै मन पऱ्यो कपडा पनि कस्तो मुलायम रहेछ कस्तो धोएर हेरेँ भुवा पनि गएन राम्रो कलर पनि गएन साह्रै राम्रो मन पऱ्यो फेरि पनि त्यस्तो कपडा आयो भने मलाई राखिदिनु ल म एक दुई दिन पछाडि आउँछु नि नानीहरूको लागि पनि ल्याइदिन्छु नानीहरूलाई पनि अनि मेरो लागि पनि अझै एक दुईवटा ल्याउँ भनेको हौ आयो भने चाहिँ राख्दिनु ल मलाई पनि